दार्जिलिङ जिल्लामा स्थानीय सरकार र राजनैतिक संरचनाहरूको बारेमा भन्नु पर्दा पर्यटक विभाग सांस्कृतिक विभाग मत्सय पालन हर्टिकल्चर जस्ता विभागहरू छन् अनि तिनीहरू मा प्रासाशानिक निर्वाचित अधिकारीहरूको कुरा गर्न पर्दा नगरपालिकामा वार्ड कम कमिशनर पञ्चयात प्रधान पञ्चयातमा अनि काउन्सिलरहरू एमएलए एमपीहरू छन् अबो दार्जिलिङ जिल्लाको एमएलएहरूको नाम भन्न पर्दा दार्जिलिङबाट निरज जिम्बा खरसाङबाट बि पि बचगाई आदि छन्